हाम्रो यस भारत देशमा हाम्रो महिलाहरू तथा नारी जातिले चुनौती चुनौतीहरू गर्न परेका कुराहरू धेरै छ जस्तो जस्तो हाम्रो देशमा कति जग्गामा उनीहरू बिहे गरेपछि आत्मानिर्भर हुन सक्दैन उनीहरू बिहे गरेपछि उनीहरू आफ्नो उनीहरूको श्रीमानमाथि निर्भर हुन्छ हाम्रो यस भारत समाजमा महिलाहरू तथा नारी जातिले जातिहरू धेरै कुरामा परिवर्तन पाएको छ जस्ता कि पहिलाको समयमा त्यस्तो थिएन अहिलेको जमाना अहिलेको समयमा उनीहरूले धेरै पढाइको क्षेत्रमा सुविधाहरू पाएको छ पहिलाको समयमा त्यस्तोहरू हुन्थेन मेरो नजरमा चाहिँ लाग्छ हाम्रो महिलाहरू सुरक्षित छैनन् कति ठाउँमा उनीहरूको महिला शोषण हुन्छ कति ठाउँमा कति ठाउँमा के हुन्छ उनीहरू फ्रिली घुम्नु सक्दैन तर कति ठाउँमा चाहिँ उनीहरू एकदम फ्रिली घुम्नुसक्छ